म अस्ति सिलगढी गएको थिएँ र सिलगढीमा जाँदाखेरि हामीलाई बसमा जानुपर्नेछ र बस स्टेट बस थियो बस यत्ति धेरै राम्रो थियो मलाई त धेरै राम्रो लाग्यो धेरै आनन्दको है र त्यो बस बस ब्लु कलरमा थियो कलर पनि एकदम मिठो है ब्लु कलर त सबैलाई पनि मनपर्छ र यत्ति राम्रो मिठो कलर है अन्त र बस पनि यत्ति नयाँ राम्रो सफाटफा है र म भित्र गएर बस्ताखेरि मैले हेरेँ ड्राइभर्सको सिट पनि एकदमै राम्रो थियो र राम्रो डिजाइन है सिटको र कम्फर्टेबली ड्राइभरलाई पनि र सिटहरू पनि बसका सिटहरू सबै सिटहरू धेरै राम्रो थियो र धेरै राम्रो भन्दा पनि धेरै राम्रो कम्फर्ट है कम्फर्टेबली बस्नसक्ने र यत्ति धेरै राम्रो थियो मलाई त धेरै मनपर्यो सिटहरू पनि र सिटको कभरहरू पनि यत्ति राम्रो थियो यत्ति डिजाइनहरू यत्ति राम्रो थियो डिजाइनहरू पनि है नयाँ डिजाइनको रहेछ मलाई त डिजाइनहरू पनि धेरै मनपर्यो र डिजाइनहरू पनि यत्ति राम्रो लाग्यो मलाई यत्ति राम्रो लाग्यो हो र डिजाइन बसको सिटको कभरको डिजाइन र बसको बसको बस पनि यत्ति धेरै राम्रो लाग्यो र त्यहाँ बसमा सिटहरू पनि ठुल्ठुलो है कम्फर्टेबली बस्ने र त्यो बसमा सामानहरू राख्नका लागि माथि है डिकीमा राख्छ माथि त्यो त्यो सामान त्यहाँनिर ठुल्ठुला सामानहरू पनि राख्नसकिने कत्ति राम्रो है राम्रो थियो त्यहाँ सामानहरू राख्नुलाई आफ्नो ठुल्ठुलो हामी आफ्नो ठुल्ठुलो ब्यागहरू ट्रलीहरू पनि राख्नसक्ने त्यत्तिको जग्गा थियो र यत्ति धेरै स्पेस राम्रो कम्फर्टेबली भएको बस मलाई धेरै राम्रो लाग्यो त्यो बस है र त्यो त्यहाँ त्यो बसमा यत्ति राम्रो थियो र स सुविधाहरू पनि धेरै राम्रो है उहाँको ड्राइभर पनि यत्ति राम्रो यत्ति राम्रो यत्ति आनन्दले लानुभयो उहाँ ड्राइभरले पनि यत्ति राम्रो बसका ड्राइभर र त्यो बसमा टिभी पनि थियो र टिभी टिभी पनि हामी हेर्दै गयौँ र टिभीमा पनि धेरै राम्रो राम्रो राम्रो फिल्म्सहरू है गानाहरू चलाइएको थियो र धेरै आनन्दको थियो त्यो है र त्यहाँ फिल्महरू बस पनि यत्ति धेरै राम्रो यत्ति कम्फर्ट कम्फर्टेबल यत्ति कम्फर्टेबल थियो यत्ति राम्रो थियो ड्राइभरहरू पनि धेरै राम्रा र वहाँ ट्रा सिटहरू पनि यत्ति धेरै कम्फर्टेबली थियो यत्ति धेरै कम्फर्टेबल है र सामानहरू राख्नका लागि पनि धेरै जग्गा है यत्ति राम्रो र यत्ति राम्रो बस थियो धेरै राम्रो लाग्यो मलाई त त्यो बस मलाई त यस्तो लाग्यो कि त्यही बसमा अझै कहीँ घुम्न जाऊँ जस्तो धेरै राम्रो थियो त्यो बस